तपाईँकोबाट मैले साबुन ल्याएको थिएँ नुहाउने साबुन साह्रो राम्रो केटाकेटीले खुब मनपरायो छ भने अझै दुई चारवटा राखिदिनु होस् है नानीहरूले मनपरायो र राम्रो पनि हुँदा रहेछ मलाई मनपऱ्यो यो खालको साबुन आयो भने चाहिँ मलाई अलिक राखिदिनु होस् है